औ यहाँ हेर न यो कुर्ता किनेको एक हप्ता पनि भएको छैन राम्रोसँगले कि कस्तो घिनलाग्दो क्वालिटी रहेछ हौ भुवा उठेर धुँदाखेरि पनि कस्तो रङ्ग गएर घटेर हो बित्थामा किनेछु त्यहाँबाट मेरो पैसामात्र वेस्ट भयो हेर्दा चाहिँ राम्रो देखेर किनेँ घिनै लाग्दो रहेछ त्यहाँबाट नकिन है तिमीले पनि राम्रो छैन रहेछ यसको क्वालिटी लाउँदा पनि कस्तो ग्वाकरक्ख खालको हो पसिना निक्लिएर लाउँदा पनि राम्रो नदेखिँदो रहेछ हो मनै परेन मलाई त त्यहाँबाट नकिन है तिमीले पनि